मलाई चाहिँ के अनुभव भयो भने नि बैनी यो काम चाहिँ मैले प्रथमचोटि गरेको हो अनि यो काम गर्दाखेरि चाहिँ नि मलाई धेरै नयाँ कुराहरू जान्ने है बुझ्ने मैले यो मौका पाएँ किनभने यो काम गर्दा चाहिँ धेरै कुराहरू जानिँदोरहेछ अन्तखेरि सिक्ने धेरै कुराहरू सिक्ने मौकाहरू पनि मैले पाउन सकेँ अन्त यो कुरा यो काम गर्दा चाहिँ मलाई यति धेरै राम्रो लाग्यो बैनी हजुरहरूको यो काम चाहिँ मैले गर्दाखेरि अब नयाँ नयाँ अनुभवहरू पनि मैले बटुल्न सकेँ ए यस्तो पो रहेछ यस्तो पो रहेछ भनेर मैले यस्तो ज्ञानहरू पनि पाउन सकेँ